ग्रामीण क्षेत्रहरूको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा पारम्परिक खेलहरूले चाहिँ अब धेरै एउटा आफ्नो ग्रामीण क्षेत्रको सांस्कृतिक को एउटा छुट्टै पहिचान बोकेको छ त्यो खेलहरूले जस्तो कि धान नाँच है अनि डोरी तान्नेहरू भयो अन्य थुप्रै खेलहरू छ त्यसले चाहिँ अब हाम्रो पारम्परिक खेलहरूभित्रै पर्छ यो कतिवटा खेलहरू यसले चाहिँ अब हाम्रो आफ्नो संस्कृतिहरू बचाउने गर्छन् नाँचगान भयो आफ्नो संस्कृतिको आफ्नो आफ्नो नाँच गान आफ्नै जातीय वेशभूषाहरूमा आफ्नै संस्कृति आफ्नै जातीय खेल मा हामी नाँचगान गरेको देख्छौँ त्यसलाई पनि एउटा खेल नै अब हामी भन्ने गर्छौँ किन भन्दाखेरि अहिले अब आफ्नो आफ्नो सांस्कृतिक नाँचगानहरूको धेरै कम्पिटिसनहरू भइरहेको छ र यसरी नै अब हाम्रो ग्रामीण इलाकाको चाहिँ सांस्कृतिक सांस्कृतिक पेह पहिचान चाहिँ यसरी नै अब संरक्षण गरेर लगेको छ र यसलाई चाहिँ अब हाम्रो ग्रामीण क्षेत्रको पहिचान यस् यही सांस्कृतिक नाँचगान सांस्कृतिक खेलकुदहरूले नै दिने गर्छ